हेलो मैले अघि गाडी भनेको थिएँ तपाईँलाई घुम् रेलवे स्टेसनमा आउनुहोस् न मैले अघि तपाईँलाई गाडी डालिम पनि भनेको थिएँ मेरो नाम रूपक